प्रविधिको विकासले मेरो जीवनमा ठुलो परिवर्तन ल्याएको छ म घरमै बसेर पनि धेरैवटा परिक्षाको निम्ति तयारी गर्न सक्छु यातायात गर्दा ट्रेन टिकट होटल बुकिङ ब्याङ्किङ र पेमेन्ट जस्ता कुराहरूमा म समार्ट फोन अथवा इन्टरनेटको प्रयोग गर्छु प्रविधिका कारण सहज हुने कुराहरू हुन् ब्याङ्क पेमेन्ट सपिङ होटेल बुकिङ टिकट इत्यादि